धार्मिक अब भन्दाखेरि महत्त्वमा चाहिँ अब जस्तै अब सांस्कृतिक है कार्यक्रमहरूमा चाहिँ जस्तै अब सरस्वती पूजा होइन हामी चाहिँ अब सरस्वती पूजाको दिन चाहिँ के गरिन्छ भन्दा चाहिँ अघिल्लो दिन प्रतिमा ल्याइएको हुन्छ आँखामा अब रिबन लगाएर होइन बन्द गरेर ल्याइएको हुन्छ अनि भोलिपल्टको दिन चाहिँ उसको आँखा खोलेर चाहिँ हाम्रो भजन मन्डलीहरू सबैजना बसेर धूप दीयो बालेर चाहिँ आरती गरेर चाहिँ भजन गरिन्छ